हेलो हेलो दिदी तपाईँ दुध लिनुहुन्छ म बेच्दै आएको कि लिनुहुन्छ भने भन्नुहोस् राम्रो छ खोइ अब राम्रो छ सत्तर रुपियाँ केजी चाहिँ बेच्दैछु होइन एकदमै राम्रो छ नि त अलिकति घटाइ दिन्छु नि त पाँच रुपियाँ पैँसाट्ठी चाहिँ दिनुहोस् न त अरूलाई त सत्तरै छ तपाईँलाई हो भने चाहिँ एकदमै राम्रो एकदमै राम्रो दुध छ अरूलाई चाहिँ नभन्नुहोस् कि म तपाईँलाई चाहिँ पैँसाट्ठीमै दिन्छु नि फेरि सुन्यो भने पैँसाट्ठीमै खोज्छ हो अरूले पनि दही छ राम्रो छ दही घिउ पनि राम्रो छ राख्नु भयो भने चाहिन्छ भने भन्नुहोस् हजुर होइन अब कम्ती त्यही त तपाईँलाई पाँच रुपियाँ घटाइ दिएँ त त्यही त पाँच रुपियाँ चाहिँ घटाइ देन दिएँ कि राख्नुहोस् न ल पैँसाट्ठी रुपियाँ अरूलाई चाहिँ सत्तर छ कहिलेदेखि ल्याइदिउँ त ए हुन्छ हुन्छ भोलि बिहान म आठ बजीभित्रमा आइपुग्छु नि हे हुन्छ हुन्छ हेरेर दिँदा हुन्छ नि त तपाईँले कस्तो छ भनेर हुन हुन्छ दिदी अरू पनि केही सागसब्जी पनि ल्याउँछु दुध दही सबैथोक ल्याउँछु भन्नुहोस् है ल सागसब्जी त्यही छ अहिले इस्कुस बीँ काक्रा करेला भिन्डी त्यो चैँ सबै पन्ध्र रुपियाँ पावा छ हौ हजुर पन्ध्र रुपियाँ पावा छ यता उति पनि भनिदिनुहोस् न गाउँछिमेकीलाई हुन्छ बारीमा रोपेको एकदमै फ्रेस छ गाईको मल हालेर युरिया हालेको होइन एकदमै प्योर मल हालेको हो त्यस्तो छ राम्रो राख्नुहोस् न भनिदिनुहोस् न यता उति पनि हुन्छ दिदी एक एकछिन एकछिनमा अन्त दिदी त्यो त अरूले पनि यसो दुधहरू खान्छ भने भनिदिनुहोस् हो कसैले यसो ठिका खाने छ भने भनिदिनुहोस् दुध सागसब्जी पनि ल्याउँछु हुन्छ तर बाँकी चाहिँ हुँदैन हो क्यासै दियो भने चाहिँ राम्रो हुन्छ